मलाई चाहिँ खाना बनाउनु खुबै रुचि लाग्छ र घरमा चाहिँ मैले सधैँ खाना पकाउँथेँ र एक समय चाहिँ मेरो छोराको बर्थडे थियो त्यो छोराको बर्थडेमा चाहिँ धेरैजना इष्ट मित्रहरूलाई बोलाएको थेँ कम से कम पचास साठीजना इष्टमित्रहरू घरमा आएको थियो र त्यस खाना बनाउँदाखेरि चाहिँ म एक्लैले नसकेको कारणले गर्दा चाहिँ मैले सबै गाउँकै साथी भाइहरूसँग हेल्प मागेर साथीभाइले मलाई सबैले हेल्प गर्नुभयो कसैले दाल पकाइ दिनुभयो कसैले भात पकाइ दिनुभयो कसैले पापड कसैले मासु पकाइ दिनुभयो र यसरी पकाउँदाखेरि चाहिँ मलाई धेरै सहायता भयो र त्यस खाना बनाउनु चाहिँ मलाई धेरै सजिलो भयो र त्यस खाना खाएर चाहिँ सबै आउने साथी भाइहरू पनि खुसी भए र सबैलाई खानाको स्वादिष्ट भयो भनेर मलाई सबैले राम्रोसँगले बातचित गर्नुभयो र त्यस बातचित गरेर चाहिँ म पनि खुसी भएँ